हामी चाहिँ अब दसैँ दसैँ आउँछ हाम्रो त अब नेपालीको त्यो त भयङ्कर ठुलो चाड हो त्यति बेला चाहिँ हामी अब सबै घरको फेमिली अब मेरो हजबेन्डको फेमिलीसँगै मेरो माइतकोहरूसँगै बसेर चाहिँ अब मासु अब मासु भात दाल सब्जी अचार सबै कुरो बनाउँछौँ हामी त्याँदेखिको चाहिँ टक्क खाना साना बनाएपछि चाहिँ नुहाइ धुवाइ गरेर टीका सिका लाउँछौँ आफुभन्दा ठुलो मान्छेकोबाट टीका सिका लगाएर अब अब हामी नेपालीको चाडमा त अब मासु खान्छ के खान्छ अब कसैले के खान्छ त्यस्तो खाएर हामी चाहिँ इन्जय गर्छौँ अन्त दिवालीमा चाहिँ हाम्रो अब जस्तै अब दिवाली त हाम्रो अलिक लामै हुन्छ दसैँ पो अब एकदिन मात्रै हुन्छ दिवालीमा त अब चार दिन हुन्छ कुकुर तिहार भयो गोरु तिहार भयो गाई तिहार भयो लास्टमा भाइ तिहार आउँछ अन्त भाइटिकाको दिन चाहिँ हामी अब जस्तै अब भाइलाई टीका सिका लाइदिन्छौँ त्यहाँदेखि भाइलाई दुध सुध खान दिन्छौँ मिठाइ सिठाइ दिन्छौँ अब दिवालीमा त नेपालीको मेन सेलरोटी हुन्छ सेलरोटी दिन्छौँ सेलरोटी सेलरोटी खाइसकेपसि खाना खान्छौँ खाना साना खाएर चाहिँ बेलुका अब देउसी खेल्न जान्छ भाइहरू हामी चाहिँ घरमै बसेर अब आफ्नो मान्छेहरूसँग गफसफ गर्छौँ इन्जय गर्छौँ हो त्यसरी चाहिँ हामी हाम्रो नेपालीको चाड चाहिँ मनाउँछौँ त्यहाँदेखि अब नर्मल अब नर्मल अब कोही कोही बेला चाहिँ अब पाहुना आयो भने जस्तै अबो जेठाज्यूको के भन्छ छोरा बुहारी आउँछ कोही बेला कोही बेला आमाज्यूको नानीहरू आउँछ त्यतिवेला चाहिँ अब नर्मल खाना अब जस्तै अब मासु त हुन्छै हुन्छ नेपालीको घरमा मासु भात दाल सब्जी दिएर चाहिँ खुवाएर चाहिँ हामी पठाउँछौँ